हेडफोनले चाहिँ आजकलको युवाहरूलाई निकै नै अँ बिग बिगार्छ अन्तखेरि हेडफोनको अँ नेगेटिभ पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ कानमा पुरा हाल्दा फेरि चाहिँ राति हा हालेर सुत्छ अन्त त्यति बेला चाहिँ अँ कानहरू दुख्ने समस्या कान नसुन्ने समस्याहरू हुँदै जान्छ अन्तखेरि अँ बुढेसकालमा त्यही कानले साह्रो पार्छ